म अब धेरै अब ऊ यो गरेर लामो पदयात्रा अब त्यस्तो चाहिँ गएको छुइनँ गाउँको अब मन्दिरतिर अब पूजा गर्नु गएको छु हो हाम्रो यहाँ गाउँमा मन्दिर छ अब बुद्ध मन्दिर ऊ यो दुर्गाको आबो दुर्गा पूजा हुन्छ त्यस्तोमा अब गएको छु हामी पूजा गर्नु अब ओल्लो घर पल्लो घर छिमेको साथीभाइहरू दिदी बहिनी नानीहरू त्यसरी अब घरबाट फुल प्रसादहरू ल्याएर नुहाइधुवाइ गरेर पूजा गर्नु जान्छौँ अब त्यहाँनिर जाँदा धेरै हामीलाई खुसी लाग्छ कि अब मन्दिरमा आउँदैछौँ हामी भगवान्ले अब हाम्रो हामीले चढाएको प्रसादहरू अब भगवानलाई अब दिएको हामीलाई अब भगवान् खुसी हुनुहुन्छ होला भन्ने जस्तो लाग्छ धेरै हामी पनि खुसी हुन्छौँ त्यहाँनिर जाँदाखेरि अब पुरा अब ऊ यो भइराखेको हुन्छ अब बजाइराखेको छ भजन कीर्तन भइराखेको हुन्छ बजिराखेको हुन्छ ऊ योहरू पूजाको अब भजन कीर्तनको अब ऊ योहरू बजाइराखेको हुन्छ राम्रो लाग्छ खुसी लाग्छ त्यसरी हामी जानु गएर अब पूजा गरेर चाहिँ आएको छु तर हामी त्यस्तो गरेर लामो पदयात्रा हिँडेर त्यस्तो टाढो चाहिँ हामी जा गाएको छैन गाउँमा चाहिँ छ त्यस्तो मन्दिरमा हामी गइ नै बस्छौँ राम्रो लाग्छ पूजा गर्नको लागि हो पूजाहरू गरेर प्रसादहरू चढाएर प्रसाद लिएर प्रसाद खाएर त्यसरी हामी आउँछौँ सुर्य अस्ताउँदा अब धेरै राम्रो लाग्छ खुसी लाग्छ हो धेरै राम्रो ऊ योहरू सुर्य अस्ताएको धेरै राम्रो लाग्छ खुसी लाग्छ त्यस्तो हेर्नुको लागि चाहिँ एकदमै मन पर्छ सुर्य अस्ताएको हेर्नुको लागि चाहिँ एकदम राम्रो भएर आउँछ यो मधेसको ऊ यो हो बेलुकाखेरिको अब सुर्य अस्ताउँदाखेरि यति राम्रो लाग्छ कि निस्किन्छु हेर्नको लागि